हेलो

हजुर हजुर

ए

अहिले त हुँदैन स्कुलबाट ढिलो आउँछ टाइम बितिहाल्छ त्यसले गर्दा त्यस्तोहरू पोर प्रोग्राम क्रियाहरू भ्याउँदैन त अनि म दिनु सक्दिनँ किनभने आउँदा आउँदै रात पर्छ दिन छोटिएको छ त्यसले गर्दा हजुर हुँदैन होला किनभने अब इक्जाम पनि आउँदैछ पढाइहरू बिग्रिन्छ अन्त त्यसले गर्दा हुँदैन होला

होइन अन्त हाम्रो त स्कुल तल टाढोे पर्छ स्कुलबाट पाँच साढे तिनमा छुट्टी भयो भयो पनि गाडीमा चढेर आउँदा पनि घरमा आउँदा छ बज्छ अन्त टाइमै पाउँदैन अहिले बढेको छोरी चेलीलाई पाखा राख्नु पनि अलिक अप्ठ्यारो त्यसले गर्दा त हुँदैन होला हौ नदिनु पऱ्यो भनेर हजुर अहिले त त्यो अहिलेको उयो समयहरू राम्रो छैन त्यसले गर्दा छोरी चेलीहरूलाई त्यस्तो प्रोग्रामहरू त दिनु मनलाग्छ नि तर समय ठिक छैन नि राती राती आउँदाखेरि उ नि डर हुन्छ फेरि स्कुलको टाइममा स्कुल नपढेर नाच्नु पनि अलिक अप्ठ्यारो हुन्छ त्यसले गर्दा दिनु सक्दिनँ होला हजुर नानीले भन्नु हुँदैथ्यो तर उयो भ्याउँदैन यसले किनभने टाढो पर्छ कि स्कुल त्यसले गर्दा टाइमै पाउँदैन टाइम न हुन्छ मिस हुन्छ मिस

ए होइन हुन्छ हुन्छ म सोच्छु नि विचार गर्छु हुन्छ